हजुर दाजु सब्जी अहिले इस्कुसको मुन्टा फर्सीको मुन्टा रायोको साग अरू अरू छ आलु प्याज पनि छ अँ सब्जीहरू अँ फुलकोपी आएको छ भुटानको आलु पनि आएको छ अहिले तिस रुपियाँ किलो भएको छ फुलकोपी छ तपाईँको तिस रुपियाँ किलो अँ मटरसुटी छ त चालिस रुपियाँ किलो सिमतामे सिमी छ अलिक महँगो छ यो सिमतामे सिमी चाहिँ हो त्यो चाहिँ साठी रुपियाँ किलोको छ घिउ सिमी पनि त्यति नै हो घिउ सिमी नि त्यति नै पर्छ साठी रुपियाँ नै बिस रुपियाँ पावा गरेर च्याउ पनि छ अँ बटन च्याउ छ त अलिक महँगो छ त्यो चाहिँ जुन चाहिँ बटन च्याउ चाहिँ तपाईँको पर्छ झन्डै साठी रुपियाँ प्याकेटको साठ साठी रुपियाँ गरेर पर्छ पालङ साग अहिले आएको छैन पालक साग कि अहिले एकछिनमा आउँछ पालक साग हो डुकु त छैन डुकुको सिजन गयो अहिले कि रायाको साग र डुकुको सिजन गयो अहिले फर्सीको मुन्टा हो

लाल भाजी साग पनि अँ आउँदैछ ओत्लाबारीबाट आउँदैछ कि मैले चाहिँ अर्डर गरेर आएको छु अहिले चाहिँ आउँदैछ आएपछि कति के हुन्छ म सबै प्याक गरिदिन्छु नि तपाईँ भन्नुहोस् न के के चाहिन्छ कि म सबै समानहरू प्याक गरिदिन्छु हो अँ म प्याक गरेर राखिदिन्छु हो तपाईँ आएर लानु सक्नुहुन्छ तपाईँको अर्डर गर्नुहोस् न के के चाहियो म लेख्दैगर्छु यहाँ ल ल ल भेन्डी छ भेन्डी पनि छ अलिक महँगो छ हो भेन्डी अँ भेन्डी छ एक नम्बर छ भेन्डी भेन्डी असी रुपियाँ किलो अँ मुला चाहिँ अलिक सस्तै छ अहिले मुला चाहिँ बिस रुपियाँ किलो गाजर छ गाजर पनि सस्तै छ अहिले ल ल ल म प्याक गरिदिन्छु ल हुन्छ हुन्छ